ओइ सुन्न मैले अघि बिहान आइरन किनेको थिएँ कि त्यो आइरन चाहिँ राम्रो रहेछ अब हुन्छ नि प्रेसहरू गर्दा मजाले अब त्यो पहिलाको जस्तो त्यो बत्ती पनि झ्यापाक झ्यापाक हुँदैन रहेछ त्यो घुमाउने पनि मजाको क्या अब प्रेस पनि मजाले हुँदो रहेछ तँ पनि यही आइरन किन् राम्रो रहेछ मैले योवाला किनेको थिएँ बजाजको रहेछ हो दामी चाहिँ दामी रहेछ पहिलाकोभन्दा कत्ता हो कत्ता राम्रो नि अहिले मजाले प्रेस पनि हुन्छ हो त्यो पहिलाको जस्तै डढ्ने खालको इस्युज पनि छैन अब त्यो हिट भयो भने आफै त्यो बेसी हिट भयो भने आफै अफ् पनि हुँदो रहेछ हो यो किनिस् भने भन् म तँलाई उयो सप पनि देखाइदिन्छु नि